चालकले चाहिँ मास्क पनि लाएको थिएन रहेछ अनि उसको त्यो बुलेरो पनि घिनैलाग्दो मैला न मैला कस्तो घिनैलाग्दो थियो अनि तपाईँहरूलाई त्यही भन्छु त्यो गाडीमा चाहिँ नचढ्नुहोस्